अब बाइक त्यही अब इन्जिनहरू मजाले बाइकहरू त्यही अब टाइम टाइममा धुनुपर्यो मजाले छोपेर अब सेफ्टी राख्नु त्यही अब छानाहरू लगाएर मजाले छाना लगाएर बाइकलाई राख्नुपर्यो बेसीमा दुई महिनातिर चाहिँ तपाईँको मोबिलहरू त्यही एकदमै चेन्ज गरिबस्नुपर्यो स्पोकतिर अब मोबिलहरू वेल मोबिलहरू पाउँछ त्यो हाल्नुपर्यो अब दुईजना टाढो टुर हिँड्नुपर्यो भने दुईजना हिँड्यो भने त्यही जो थकाइ लाग्छ अब हात चलाउनुपर्यो खुट्टा चलाउनुपर्यो जिउहरू दुख्छ घाल्डाङ घुल्डुङ हुन्छ कतिवटा जिउहरू दुख्छ कति बाटोहरू सबै एउटै हुँदैन पिचै पिच मात्र हुँदैन अब घाल्डाङ घुल्डुङ हुन्छ त्यो भएर पुरा थकाइ लाग्छ अन्त टाढो बाटो जानुपर्यो भने अब टाढो टुरहरू जानुपर्यो भने अब कागजपत्र ओके कागजपत्र बोक्नुपर्यो लाइसेन्सहरू ओके बोक्नुपर्यो लाइसेन्सहरू हुनुपर्यो आफूले बनाएर बोकेको हुनुपर्यो हेल्मेट लगाउनुपर्यो अब सेफ्टीहरू अब घुँडातिर डल्लै सेफ्टीहरू लगाउनुपर्यो जुत्ताहरू स्टिल बुटहरू राम्रो लगाउनु पर्यो हेल्मेट त एकदम लगाएरै हिँड्नुपर्यो